हेलो हजुर हो त हजुर

ए हजुर खाना यहाँ सबै प्रकारको पाउँछ तपाईँ कस्तो खाल प्रकारको खाना खानु चाहनु हुन्छ ब्रेकफास्ट लन्च डिनर हुन्छ अनि स्न्याक्सहरू पनि हुन्छ इभिनिङ टाइममा तपाईँ अब खाना चाहिँ तपाईँ कस्तो प्रकारको खानु सक्नुहुन्छ खानु रुचाउनु हुन्छ नेपाली खाना दाल भात सब्जीबाहेक हाम्रो याँ मोमो चाउमिनहरू हुन्छ अनि थाइपो फालेहरू हुन्छ अनि अनि अहिले त नेपालीको सब्से प्रसिद्ध अब सबै भनौँ न थकाली भन्ने जुन खाना छ त्यो खाना पनि यहाँ पाइन्छ फाले चाहिँ मोमो बनाउने जस्तै हो होइन मोमो जस्तै हुन्छ तर त्यसमा अन्डा हालेको हुन्छ अनि इस्टहरू हालेर चाहिँ पहिलै मैदामा मुछेर राखेर अनि त्यस पिछे चाहिँ मोमो कै प्रोसेस हो तर अन्डा हालेर चाहिँ बनाएको हुन्छ अनि अलिकति यसको डिजाइन मोमो भन्दा अर्कै हुन्छ तर प्रोसेस सेम हो तपाईँलाई मोमो खाएको झै फिल हुन्छ खानामा तपाईँले पाउनु हुन्छ लोकल कुखुराको मासु अनि त्यही तपाईँले थकाली खानु भयो भने त थकालीको त आफ्नै सेट भइहाल्यो अनि अर्कै तपाईँले खानु भयो तपाईँले एउटा भेज सब्जी पाउनु हुन्छ कुखुराको मासु हुन्छ लोकल कुखुराको मासु या ब्रोइलर तपाईँको चोइज हो अनि त्यस पिछे दाल हुन्छ भात हुन्छ अचार हुन्छ गुन्द्रुकको अचार दिन्छौँ हामी चाहिँ यो ट्रेडिसनल एउटा हाम्रो गुन्द्रुकको अचार त्यो आफ्नै प्रकारले बनाएको त्यो दिन्छौँ अनि त्यसपछि कम्प्लिमेन्ट्रिमा चाहिँ तपाईँलाई हामी मिठाइ पनि दिन्छौँ त्यो चाहिँ होटेलबाटै हो खानाको चाहिँ तपाईँको एक सौ दस रुपियाँ प्लेट हो मासुहरूसँग अनि भेज खानु भयो भने चाहिँ असी रुपियाँ हो अनि त्यसपिछे तपाईँले फालेहरू खानु भयो भने चाहिँ फालेहरू तपाईँको अब तपाईँ कुन कुन चाहिँ मासुको फाले खानु रुचाउनु हुन्छ त्यसमा डिफर गर्छ तपाईँलाई चिकन फाले हो भने पचास रुपियाँ हो जस्तै बिफ हो भने सेभेन्टी हो पोर्क हो भने एटी हो हौ त्यस्तै त्यस्तै छ मोमो पनि सेम हो हजुर मोमोहरू पनि भेज ननभेज भेज मोमो पनि त्यही हो मासु अनुसार अब मासु तपाईँले पोर्क खानु भयो भने मैले अघि भनिहालेँ त्यसरी नै बिफको सेभन्टी पोर्कको एटी त्यसरी नै अनि चिकन खानुभयो भने फिप्टी त्यसरी नै सेम हो तर तपाईँले अर्डर चाहिँ अगाडि नै दिनुपर्छ ल सो द्याट भोलि हामीले अब प्रिपेयर गर्नु सक्छ अलिकति अगाडि आउनु भयो भने त अलिकति अगाडि नै तपाईँले भन्नुपर्छ अर्डर चाहिँ अलिकति अगाडि आधी घन्टा अगाडि प्लेस गर्नुपर्छ है हुन्छ हुन्छ ओके थ्याङ्क यू